हजुर हो त ए हजुर हजुर ए हजुर यता चाहिँ दार्जिलिङ चैाहिँअहिले अब हाम्रो यहाँ त लाप्चे भोटे नेपाली मारवाडी कैयाँ बिहारी मुस्लिम सबै मिक्स छ भन्नु न अनि त दार्जिलिङ चाहिँ अब भन्नुभने मेल्टिङ पोट जस्तै हो डिफ्रेन्ट डिफ्रेन्ट कल्चर डिफ्रेन्ट डिफ्रेन्ट एथ्निसिटीहरू मिलेर बसेको छ है अहिले त तपाईँले सबै नेपाली भाषा बोलेर होला भोटे सेर्पा लेप्चाहरूले पनि आफूलाई नेपाली नै भन्छ ए अनि अहिले यसो अब हामीले पढाएको हिसाबमा है हिस्ट्री म्यामले भनेको हिसाबमा चाहिँ यता चाहिँ पहिला लेप्चाहरू बस्नुहुन्थ्यो भन्नुहुन्थ्यो अनि त लेप्चाहरू बस्दा बस्दा चाहिँ ब्रिटिसहरू आएर चाहिँ पछि गएर लेप्चाहरू यहाँबाट हटेर चाहिँ नेपालीको पोपुलेसन बढेको भन्नुहुन्छ अनि अहिले पनि लेप्चाहरू छ तर अलिक कतै कता मात्रै हुनुहुन् त्यति साह्रो पोपुलेटेड चाहिँ छैन अहिले त यहाँनिर त मेन त नेपाली नै हो हाम्रो यहाँनिर डिफ्रेन्ट डिफ्रेन्ट जस्तै नेपालीभित्र पनि तपाईँको राई मँगर नेवार तपाईँको तामाङ लिम्बूहरू छ अझै धेरैवटा छ है तर त्योभित्र पनि तपाईँको डिफ्रेन्ट तपाईँको जातको एथ्निसिटीको डिफ्रेन्ट ल्याङ्गवेज बोल्छ इफ धेरै त्यो विभिन्न भाषा छ तर त्यो भाषा आहिले युज गर्दैन कसैले पनि अहिले बोलिने भाषा सबैको नेपाली भएको छ अनि अनि अहिले भन्नुपर्दा दार्जिलिङमा अब नेपाली भन्दा पनि आफूलाई कोही बेला त नेपालबाट आएको भनेर नेपाली भनेर चाहिँ नि है तपाईँहरूको अब हाम्रो एउटै हुन्छ नि त होइन नेपाली नेपाली नेपाली भएर तर यहाँनिर तर आइडेन्टिफाई गर्दा चाहिँ गोर्खाहरू भनेर आइडेन्टिफाई गर्छ गर्नु चाहिँ तर भाषा चाहिँ नेपाली नै बोल् बो बोलिन्छ तर अलिकति भिन्न चाहिँ भिन्नता चाहिँ त्यही त यहाँको डाइलेक्ट छ त्यो नेपालको डाइलेक्ट चाहिँ मिल्दैन

हजुर हजुर हजुर ए हजुर लेप्चाहरू चाहिँ पहिला थियो भन्नुहुन्थ्यो कि अनि त यता ब्रिटिस नआइन्जेल ब्रिटिस आएर चाहिँ तिनीहरू त्यहाँ गयो भन्नुहुन्छ अहिले चाहिँ प्रेजेन्टली चाहिँ अहिले हाम्रै वरिपरि हेर्दा चाहिँ लेप्चाहरू मेरो साथीहरू पनि छ स्कुल सँगै पढ्छौँ कि तर त्यस्तो ज्यादा चाहिँ छैन प्रायः नै यहाँनिर हाम्रो राई लिम्बू तामाङ सेर्पा छ तर लेप्चा चाहिँ त्यस्तो ज्यादा छैन दुइटा तिनटा घर मात्रै छ हजुर हजुर हजुर हजुर अहिले त अहिले त सबै मिक्स छ नि दार्जिलिङ त यो कसो भन्नु मेल्टिङ पोट भनेँ नि है दार्जिलिङ सबै दार्जिलिङको यो जुन नेपाली त अहिले अम्ब्रेला टर्म भनौँ न सबैलाई सबैको कल्चर सबै हार्मोनियस्ली बस्छ है सबै मिलेर जुलेर बसिरहेको छ तपाईँको भोटेको आफ्नै हुन्छ सेर्पाको आफ्नै हुन्छ तामाङको आफ्नै हुन्छ राई लिम्बूको फेरि आफ्नै हुन्छ सबैको आफ् आफ्नै धर्म जात र भाषा छ अनि त दसैँ चाहिँ हामी दसैँ तिहारहरू मनाउँछौ राई लिम्बूहरू तामाङहरू यता नेपाली जातिले फेरि यता लोसारहरू मनाइन्छ अनि तर सबैले सँगै नै मिलेर नै बनाउँछ त्यस्तो केही मनमुटाउहरू छैन अनि त अरू सबै भनौँ न अब कोही पनि यस्तो छैन कि अब तिम्रो भएन मेरो भएन त्यस्तो छैन सबै नै मिलेरै बसिरहेको छ

हजुर हजुर हुन्छ म्याम हुन्छ हुन्छ म्याम हुन्छ